कालिम्पोङमा चाहिँ पर्यटकहरूको लागि धेरै आकर्षक ठाउँहरू रहेको देखिन्छ यहाँ पुरानो दुईवटा गढीहरू छ एउटा दामसाङगढी हो जो पेदोङमा अवस्थित छ अर्को चाहिँ दालिमगढी हो जो गोरुबथानमा अवस्थित छ इतिहासको तथ्य अनुसार यो दुईवटै गढी चाहिँ लेप्चा राजाले बनाएको भन्छ अनि अनि त्यसबेला सत्र सौ शताब्दीतिर अङ्ग्रेजको सँगको युद्धमा चाहिँ त्यो गढीहरू छोडेर लेप्चा राजाहरू भागेको अनि त्यो गढी चाहिँ त्यतिकै भग्नावशेषको रुपमा बसेको कुरो चाहिँ त्यस्तो तथ्य हामी पाउछौँ अनि यसलाई अहिले चाहिँ पश्चिम बङ्गाल सरकारले हेरिटेजको रूपमा घोषणा गरेको हामी पाउँछौँ यसको संरक्षणको लागि धेरै पहल गरेको हामी पाउँछौँ अनि यसको साथै कालिम्पोङमा स्थित पुरानो स्कुल डाक्टर ग्राम्स होम्सले चिनिने स्कुल हामी पाउछौँ जगा घुम्नलायकको छ पर्यटकको लागि त्यसरी नै डेलोमा डेलो साइन्स सेन्टर हामी देख्न पाउछौँ त्यसरी नै त्यहीँनिरै डेलो भ्यू पोइन्ट पनि हामी घुम्ने लायकको ठाउँ पाउँछौँ पर्यटकहरूको लागि अनि त्यसरी नै डेलो पार्क त्यसरी नै पुरानो गुम्बा जो तल दुर्पिनमा दुर्पिन डाँडामा छ त्यहाँनिर पनि पर्यटकहरू घुम्न सक्छ पर्यटकहरू घुमेर आनन्द लिन सक्छन् अनि त्यसरी नै न्योरा हाइडल प्रोजेक्ट पनि छ घुम्नलायकको ठाउँ न्योरा भ्याल्ली जो छ त्यो पनि घुम्न लायकको ठाउँ छ त्यसरी नै लोले गाउँ घुम्नलायकको ठाउँ छ रिसभ भ्यू पोइन्ट पनि राम्रो छ पर्यटकहरूको लागि अनि अहिले भर्खरै भर्खर बनिएको बेसी भएको छैन पर्यटकहरू जान थालेको पन्बू डाँडा पनि छ जहाँबाट डुवर्सका धेरै ठाउँहरू देख्न सकिन्छ धेरै ठाउँहरूलाई त्यहाँबाट देख्न सकिन्छ अनि त्यसरी नै लाभा जसको उचाई चाहिँ घुम दार्जिलिङको घुम जति नै छ अनि त्यहाँ पनि घुम्नेलायकको ठाउँहरू छ त्यहाँ पनि गुम्बाहरू छ अनि राम्रो ठाउँ छ त्यहाँ पनि त्यसरी नै पाँच पोखरी जो प्राकृतिक रुपमा बनिएको छ हुनु चाहिँ त्यहाँनिर पहिला चाहिँ पाँचवटा पोखरी थियो हरे अनि पछि गएर चाहिँ त्यो पोखरीहरू चाहिँ फुटेर अनि त्यो पाँचवटाबाट चाहिँ एउटा पोखरी बन्नेको छ त्यो पोखरी पनि पर्यटकहरूको लागि घुम्ने राम्रो स्थलहरू छ हुनु चाहिँ गाडी जाँदैन तरै पनि त्यहाँनिर हिँडेर जानुपर्ने हुन्छ तर त्यो पनि एउटा राम्रो घुम्ने ठाँउ छ यस्तो भनाई छ त्यो अघि मैले कुरा गरेको दालिमगढी दालिमगढीमा चाहिँ अङ्ग्रेजहरूले हमला खेरि चाहिँ ति लेप्चा राजाहरू अथवा ति लेप्चा ती लेप्चा ती वासिन्दाहरू भागेर जाँदाखेरि चाहिँ त्यो सुनहरू चाँदीहरू अनि त्यो रुपियाँ पैसाहरू चाहिँ त्यो पाँच पोखरीमा फालेको अनि पछि उनीहरू आएर त्यसलाई खनेर निकाल्नु खोजेको पानी छिटेर निकाल्नु खोजेको त्यस्तो प्रसङ्गहरू पनि मैले सुनेको छु र यसको साथै हामी कोरोना कोरोनेसन ब्रिज जसलाई बाघपुल पनि भनिन्छ त्यो पनि पर्यटकहरूको लागि घुम्ने राम्रो स्थल हामी रहेको देख्छौँ